मलाई चाहिँ पुरा ट्र्याभलहरू गर्नु मन लाग्छ होइन अनि अब मेरो हबी चाहिँ त्यही हो ट्र्याभलहरू गर्नु आफ्नो फेमिलीसँग होइन टाढा टाढा जानु लङ टुरमा खानापिना सबै बोकेर होइन हाँस्दै गाउँदै गीतहरू गाउँदै अब जानु मन लागेको छ अब जस्तै अब सिक्किम भयो सिमला भयो अनि अब कलकत्ताहरू भयो होइन टाढा टाढा अब गोवा भयो गोवा बिचमा गएर ठक्क आँ मज्जाले है फेमिलीसँग फोटो खिचेर अन्त स्विमिङ गरेर अन्त नानीहरूलाई पनि लिएर गएर अब मज्जाले क्या मस्ती गर्ने फेमिलीसँग खानापिना होटेलमा बस्यो अनि एससँग है खाना अर्डर गऱ्यो खायो त्यति गरिसकेर पनि अब उयो के भन्छ अब अझै हुन्छ नि अब त्यति घुमिसकेर पनि अब जस्तै काठमाडौँहरू भयो काठमाडौँ पनि अब काठमाडौँमा जस्तै अब मनोकामना भयो होइन मनोकामना अब पोखरालामा छ पोखरामा पनि कस्तो राम्रो राम्रो जग्गाहरू छ होइन मलाई चाहिँ यति सोख छ कि अब जानु अब ट्र्याभलिङहरू गर्नु पुरै अब सोख छ